दाजु मेरो पाहुनाहरू लाभाबाट आउनु हुँदैछ र तपाईँ गोरुबथान गएर म तपाईँलाई मेरो पाहुनाको नम्बर दिन्छु उहाँलाई गोरुबथानबाट रिसिभ गरेर मेरो घरसम्म ल्याइदिनुहोस् न अनि तपाईँको गाडीको भाडा कति हो त्यो पनि भनिदिनुहोस् न मलाई